प्रेसर कुकर चलाउनुमा चाहिँ एकदम सजिलो हो खानाहरू ग्यासमा एकदमै छिटो हुन्छ दालहरू पकाउनु भात पकाउनु भयो यो के अरे आलुहरू अन्डाहरू उसिन्नुको लागि एकदमै सजिलो हो तर नजान्नेलाई चाहिँ त्यो मिलेन भने त्यो एकदम डेन्जर पनि हो किनभने पड्किने सम्भावना धेरै छ र त्यसको सिटीहरू मिलेन रबर लुज छ भने वा केही अलिकति मिस्टेक भयो भने चाहिँ त्यो एकदम ब्लास्ट हुने डर हुन्छ र अलिक पकाउँदाखेरि अलिक जोगिनु नि पर्छ र हामीलाई खानाहरू बनाउनुको लागि अलिक छिटोको लागि चाहिँ हामी प्रेसर कुकरहरू युज गर्छौँ तर नजान्नेलाई चाहिँ एकदम साह्रै पर्छ त्यो फर्स्ट फर्स्ट पहिला पहिला हाम्रो आमाहरूले बिहा गरेर ल्याउँदाखेरि जान्नु हुन्थेन हरे घरमा बो आमैले बाबैले आन्टी काका काकीहरूले कसैले पनि प्रेसर कुकर चलाउनु जान्नु हुँदैन थियो हरे अन्त हाम्रो आमाले चाहिँ चलाउनु हुन्थ्यो हरे कुकर अन्त अरू चाहिँ आमाले खाना बनाउँदा बाबैहरू सबै दै घरबाट बाहिर निस्केर बस्नु हुन्थ्यो हरे किन भन्दाखेरि चाहिँ के प्रेसर कुकर पड्केर चाहिँ हामी मर्छ भनेर चाहिँ उनीहरू बाहिर बस्थे हरे अन्त आमाले खाना बनाइसकेर चाहिँ सबैजना भित्र पस्नु हुन्थ्यो हरे अलिकति रिक्स पनि छ तर सजिलो पनि हो